हेलो ए हजुर हजुर भन्नुहोस् न किन कल गर्नु भएको हजुर ए तपाईँ कालिम्पोङ आउनुहुन्छ अहिले त अलिकति तर मौसम पनि ठिक छैन र पनि तपाईँ आउन सक्नुहुन्छ हजुर आउनु चाहिँ कहिले प्लानिङ छ होला तपाईँको ए हुन्छ आउनुहोस् न कालिम्पोङमा आउनु भए नि तपाईँ पेद तपाईँ पेदोङ पनि जानुहुन्छ सक्नुहुन्छ लाभा पनि जान सक्नुहुन्छ ट्रेकिङमा हो अनि तपाईँ ट्रेकिङको लागि चाहिँ तपाईँ ट्रेक प्यान्टहरू ल्याउन सक्नुहुन्छ सुजहरू हो ब्याग लिएर आउन सक्नुहुन्छ वाटर बोतलहरू कतिजना आउनुहुन्छ होला ए दसजनाको ग्रुप छ होला के तपाईँ कत कति दिनको लागि भन्नुभयो ए दुई दिनको लागि मात्रै दुई दिनमा त तपाईँहरू हिँडिसक्नु हुन्नहोला नि फेरि पुरा प्लेस छ ट्रेकिङमा जाने उता हिँड्नु पर्नेहरू अलिक तपाईँहरूको फाइभ डेजहरूको लागि आउनु प्लान गरेर आउनुहोस् न हजर जग्गाहरू त राम्रो राम्रो छ तपाईँ हिन् जानु चाहनुहुन्छ भने तपाईँ हिँड्नु सक्नुहुन्छ भने के तपाईहरूसँग नानीहरू पनि छ क्या हो नानीहरू चाहिँ अलिकति गाह्रो पर्छ होला हिँड्नु उकालो ओह्रालो छ अहिले फेरि रेनी सिजन हो नि त रेनी सिजनमा पानीहरू जहिले पनि पर्नसक्छ ए ठुल ठुलो हो नि हौ हुन्छ त्यसो भने म भो प्लानहरू मिलाएर एक ताल मलाई भोलि पर्सितिर कल गर्नुहोस् न ल हुन्छ हुन्छ ओके वेलकम